मलाई मनपर्ने स्टारगेजिङ मेमोरी ध्रवतारा चम्किएको हेर्नु हो र ताराहरू जब जब यात्रा गर्छन् त्यो हेर्नु हो म जतिबेला आकाश सफा हुन्छ र म जब फुर्सदमा हुन्छु तब म आकाशतिर हेरेर हेर्ने गर्छु आकाशतिर हेर्ने उपयुक्त समय चाहिँ आकाश सफा भएको बेलामा बादल नभएको बेलामा र उज्यालो रात भएको बेलामा